हाम्रो कालिम्पोङमा चाहिँ सबभन्दा फेमस मोमो हो मोमो चाहिँ हरेक घरमा नै पाक्छ दिनहुँ नपाके पनि हप्तामा एकचोटि चाहिँ पाक्छै पाक्छ र पर्यटकहरूले पनि एकदमै मन पराउने र खोज्ने खाद्य खानेकुरो चाहिँ मोमो नै हो बजारमा त अहिले त एकदम मोमो मात्रै खोज्छ बाहिरको मान्छेहरूले पनि र बिक्ने पनि त्यही परिकार हो र दोकानहरू पनि बेसी मोमो दोकानै छ